अब पशुपालन भनेको त अब बाख्रा भयो अब यता कुखुरा ब्रोयलर अन्त गाई भेँडा सुँगुर पाल्न सकिन्छ अन्त पशुपालनले अब उनीहरूले आम्दानी दिनुपर्यो भने चाहिँ पशुपालनकोबाट अब हामीले दुधबाट हुन्छ दुध बनाउनु पनि सकिन्छ गाईकोबाट यता दही बेच्नु पनि सकिन्छ छुर्पी बेच्नु पनि सकिन्छ अन्त होइन त्यो टोक्ने छुर्पी बनाउनु पनि सकिन्छ पनिर हुन्छ पनिर अब कस्तो पनिर पनि बनाउन सकिन्छ यता गोरुकोबाट गोरुलाई हल बनाएर तपाईँले गोरु बेचेर पनि आम्दानी हुनसक्छ गोरुकोबाट फेरि हल बनाएर गोरुलाई जोत्नु पनि सकिन्छ जोतेर पनि अब थुप्रो थुप्रो गाउँतिर लगेर उसलाई जोतेर त्यहाँबाट पनि आम्दानी हुनुसक्छ अब बाख्राबाट अब बाख्रालाई अब त्यसलाई खसीहरू बनाएर ठुल्ठुलो खसीहरू अब भक्कु भक्कु खसीहरू बनाएर अब त्यहाँबाट पनि अब हामीले आम्दानी लिनुसक्छ आम्दानी लिनसक्छ अनि अब बाख्राहरूलाई अब पाल्नुपर्यो भने अब खसी भयो खसी बाख्रालाई पाल्दा अब मसिनो मसिनो चटक चटक एक एकवटा आँट्ने त्यसलाई छोड्ने गर्नुहुँदैन एक एकवटा आँटेर त्यसलाई एक एकवटा आँटेर एक एकवटालाई मात्रै त्यसलाई ठाउँ ठाउँ एक एकवटा बाख्रालाई राखेर उसलाई अब एक एकवटा मजा मजाले त्यो गहुँहरू मजा मजाले दिएर त्यसलाई चाहिँ अब पुस्टाएर ठुल्ठुलो बनाउनु त्यसरी बनाउनु सकिन्छ हामीले नभए एकै ठाउँ त्यो चरनमा छोड्ने खसीहरूलाई चाहिँ अब चरनमा छोड्नु हुँदैन अब त्यसको जिउहरू घट्छ अब प्रायः त्यसको उयोहरू ओजन बढ्दैन के भन्छ अब त्यस्तो हुन्छ र पनि अब अब माउ बाख्राहरूलाई चरनमा छोड्नु सकिन्छ हामीले अन्त गाईहरूलाई चाहिँ हामीले लामो लामो गोठहरू बनाएर मजाले गोठहरू त्यसलाई छानाहरू मजा मजाले नचुहुने बनाएर गाईहरूलाई पाल्न सकिन्छ अब यता सुँगुरहरूलाई भयो सुँगुरहरूलाई अब एउटादेखिको दुईवटासम्म एउटा खोरमा राख्न सकिन्छ त्यहाँबाट बेसी राख्यो भने उनीहरू अब झगडा अब डिस्कस पनि हुनसक्छ अब त्यहाँ काट मारामार पनि हुन्छ त्यो भएर सुँगुरलाई पनि अब मजाले अब ढलाईसलाई गरेर स्टेप स्टेप खाल्के खोर मजा मजाको अब लस्करै खाल्के खोर बनाएर उनीहरूलाई पनि एक एकवटा अब सिमेन्टको डुवरहरू बनाएर त्यसरी बनाएर राख्यो भने हामीले राम्रो हुन्छ सुँगुरहरूलाई अब बा कुखुराहरूलाई अब मजाले अब गन्जिरहरू बनाएर अब बाहिर छोड्ने नगरेर चिसो पानी त्यसलाई कुखुराहरूलाई खानाखेरि अब यता यता के के त्यो उयोहरूले खोरखोरै मैला पानीहरू खानु नपाउने गरेर मजाले गन्जिरहरू बनाएर खोरभित्र गन्जिरभित्र खोरहरू खोल्ने सिस्टम गर्ने सिस्टम टाइम टाइममा खोल्यो हरियो परियो खानु लगाउँदै नभने त्यही गन्जिरको गन्जिरमै राख्नुसकिन्छ अब